हेलो सर नमस्ते त्यही त मैले तपाईँले मलाई अस्ति भन्नुहुँदै थियो नानीहरूलाई अलिकति पढाउने तरिका चेन्ज गर्नुपर्छ होला भनेर भन्नुहुँदै थियो नि त कि अनि त्यसको लागि चाहिँ मैले तपाईँसँग यसो अलिअलि बातचित गर्नुपर्यो कस्तो तरिकाले गर्ने होइन स्कुललाई अब कसरी डेभ्लब गर्ने अब अहिले स्कुलको कस्तो कम्पिटिसन छ सर होइन अन्त हाम्रो स्कुललाई अब अरूभन्दा राम्रो बनायो भने त हाम्रोमा नानीहरू आउँछ त्यसले गर्दा चाहिँ त्यहीबारेमा चाहिँ तपाईँसँग सल्लाह लिउँ भनेर नि ए हजुर सर मैले चाहिँ एउटा सोचेको थिएँ हामीले एउटा म्युजिक टिचर स्कुलमा लायो भने कस्तो हुन्थ्यो होला अब म्युजिकको माध्यमबाट पनि नानीहरूलाई केही सिकाउन सकिन्थ्यो कि भन्ने पनि लागिरहेको थियो तपाईँलाई कस्तो लाग्छ सर हजुर अन्त गेम्सको लागि पनि हाम्रो यहाँ एकजना टिचर हुनुहुन्छ कि उहाँले चाहिँअब पढाउनु पनि हुन्छ अनि उहाँलाई चाहिँ अलिअलि गेम्सको पनि नलेज रहेछ अन्त उहाँलाई नै अबो गेम्सहरू पनि अलिअलि सिकाइदिनु होस् भनेर तपाईँले भनिदिनु होस् न सर हुन्छ सर थ्याङ्क्यु